मैले अनलाइनबाट एउटा फिलिप्सको आइरन मगाएको थिएँ र त्यो आइरन चाहिँ मेरो आफ्नो ठिक समयमा मैले जुन मेरो आफ्नो समयमा नै मैले आइरन पाएँ र मैले जुन त्यो उयो दिनु पर्ने पैसा दिनु पर्थ्यो त्यो पैसा नि मैले क्लियरसित दिएर चाहिँ जुन मलाई आइरन चाहिँ एकदम मेरो आफ्नो जुन मन पसन्दले मैले मगाएको थियो आइरन चाहिँ मैले मेरो मसन्द मेरो मन पसन्दले पाउनाले गर्दा चाहिँ म चाहिँ एकदम खुसी छु र मेरो यो फेरि पनि म अर्को चिज फेरि मगाउनु पर्यो भने चाहिँ म यही अनलाइनबाट फ्लिपकार्टबाट नै म मगाउँछु भन्ने चाहिँ म यो मेरो जसले चाहिँ यो भाइले ल्याइदिएको थियो भाइले चाहिँ एकदम बधाई दिँदछु कि म मेरो चिजमा चाहिँ एकदम म खुसी छु भनेर चाहिँ भाइलाई धन्यवाद दिन्छु